हेलो हजुर म याङ्की तामाङ तपाईँ ए तपाईँ डान्स उयो सिकाउनुहुन्छ नि ए कुन कुन डान्सहरू सिकाउनुहुन्छ त्यसको लागि चाहिँ तपाईँले यसरी हामी डान्स सिक्नु इन्ट्रेस्टेड हुनेहरूलाई कसरी मोटिभेट गर्नुहुन्छ हजुर हजुर हजुर हजुर हजुर म इन्ट्रेस्टेड छु हजुर भन्नुभयो तर मलाई डान्स चाहिँ मलाई मारुनीहरू यस्तो नेपाली गीतहरूमा लोक गीतहरूमा मलाई मनपर्छ किनकि सजिलो हुन्छ होइन आफूले जानेको देखेको हुन्छ हजुर नेपाली नृत्य जस्तै मारुनी नृत्य भयो लोक नृत्य जस्तो आभूषणहरू पनि नेपालीमै राम्रो देख्दछ भन्ने प्रकारको तपाईँले सिकाउनु हुन्छ हजुर तपाईँको भिडियोजहरू पनि म देख्ने गर्दछु कि त्यही भएर तपाईँसँग सिक्नुको निम्ति र तपाईँसँग जान्नुको निम्ति मैले तपाईँलाई यसरी सोधेको हजुर अरू पनि यस्तो हजुर अरू पनि हजुर तपाईँले हिपपपहरू तपाईँले बेसी मात्रामा कुन चाहिँ फर्म डान्स फर्म सिकाउनु हुन्छ हजुर हजुर हजुर मलाई हिपपपपट्टि पनि इन्ट्रेस्टेड छु म तर मलाई त्यस्तो बेसी आउँदैन किनकि म अलिकति त्यस्तै लोकहरूपट्टि नै यसरी सानैदेखिको सिकेकोले गर्दा तर मलाई नयाँ पनि ट्राई गर्नु म इन्ट्रेस्टेड छु हिपपपहरू हजुर किनकि अब अहिले त बेसीजस्तो त्यही डान्सहरूले नै अहिले त होइन अब यसरी प्रोग्रामहरूमा पार्टिसिपेट हुने गर्दछ

हुन्छ हुन्छ थ्याङ्कयू